म दिउँसो चाहिँ हामी भात दाल सब्जी खान्छौँ अनि बेलुका चाहिँ अब त्यस्तै रोटीहरू है स्वास्थ्यको लागि चाहिँ अब हामीले बेलुका त्यस्तो बेसी खाएर सुत्नुहुँदैन भनेर चाहिँ बेलुका चाहिँ हामीले तिनवटा चारवटा रोटी अलिकति सब्जी दिउँसो चाहि अब हामीले भात दाल मासु हौ त्यस्तै खान्छौँ किनभने दिनभरि अब हामीले कामहरू गर्दाखेरि अब खाना पच्छ है राति चाहिँ अब बेसी खाएर सुत्नु चाहिँ हुँदैन भनेर अब हामीले राति चाहिँ अब हलुका रोटी सब्जी दाल त्यस्तो नै खान्छौँ है बेसी चाहिँ अब खानामा चाहिँ अब कोही बेला कुखुराको मासु कोही बेला अब माछा अब कोही बेला अन्डा त्यसरी नै अब हामीले खानाहरू अब हेरी हेरी बनाउँछौँ है राति चाहिँ अब हामी एकदमै हलुका खाना खान्छौँ रोटी नै प्रायः रोटी नै खान्छौँ हामी बेलुका हो बिहान चाहिँ अब हामीले बिहान पनि अब रोटीहरू त्यो रोटीहरू खान्छौँ तर अब बेसी चाहिँ अब दिउँसो नै राम्रो खानाहरू चाहिँ राम्रो दिउँसो खानु भनेर चाहिँ हामीले दिउँसो खान्छौँ है राति हेबी खाएर सुत्नुहुँदैन र चाहिँ अब हामीले कम्ती खान्छौँ